भारतको फेसनबारे चाहिँ म धेरै राम्रो नै सोच्छु किनभने हामीलाई भारतमा म नेपाली हो तर म भारतमै बसोबास गर्छु र मलाई भारतको फेसन राम्रो लाग्छ मलाई वेस्टर्न ड्रेसहरू पनि राम्रो लाग्छ किनकि हामी वेस्टर्न ड्रेसमा चाहिँ हामी बेसी प्रायः छोरी मान्छेहरू चाहिँ कम्फर्टेबल हुन्छौँ किनकि वेस्टर्न वेरमा चाहिँ हामी जहाँ पनि जान सक्छौँ पूजाआजा है बिहामा जान सक्छौँ जेमा पनि हामी जे वेस्टर्न वेर गर्यो भने चाहिँ हामी जहाँ पनि जान सक्छौँ त्यसैले मलाई वेस्टर्न वेर लगाउनु मनपर्छ अन्त भारतको लुगा पनि मलाई मनपर्छ

तर अहिलेको यो म के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ अहिले चाहिँ छोरा मान्छेले चाहिँ लुगा नलगाउने नलगाउँदा पनि हुन्छ अरे हो तर छोरी मान्छेले चाहिँ लुगा लगाइहाल्नुपर्छ लुगा चाहिँ लगाउनै पर्छ माथिदेखि तलसम्म ढाक्नै पर्छ अरे यसमा चाहिँ म अलिकति डिसएग्री छु किनकि एग्री छुइनँ किनकि अब छोरा मान्छे र छोरी मान्छेमा धेरै अनबन हुन्छ धेरै नै भिन्नताहरू देखाइन्छ है नेपालमा भए पनि भारतमा भए पनि जहाँमा पनि चाहिँ छोरा र छोरीको चाहिँ अलिकति उयो नै हुन्छ तर भन्नुपर्दाखेरि छोरी मान्छेले त सबै कुरो नै ढाकेर बसेको राम्रो हो तर भन्नुपर्दाखेरि चाहिँ अब गर्मी आउँछ ठन्डा हुन्छ ठन्डामा त नेपाली ड्रेसहरू लगाएर वेस्टर्न वेर लगाएर जे पनि कम्फर्टेबल नै हुन्छ स्वेटरहरू लगाएर है तर हामीले गरम महिनामा चाहिँ हामीले एकदमै असुविधा हुन्छ छोरी मान्छेको लागि किनकि हामीले तलदेखि माथिसम्म ढाकेर बस्नुपर्ने जात हरे है तर यसमा चाहिँ अलिकति मलाई डिसएग्री लाग्छ किनकि छोरा छोरी केमा पनि अनबन हुन भएन किनकि दुईजना एउटै हो छोरा पनि एउटै हो छेरी पनि एउटै हो अँ ठिक छ माथिदेखि तलसम्म छोरीमान्छेलाई ढाक्नुपर्ने हो तर मान्छेहरूले ढाक्ने चिज ढाकेछ ढाकेर पनि मान्छेहरूले कुरा गर्छन् छोरी मान्छे भएर यस्तो यस्तो लुगा लगाउँछ उस्तो लुगा लगाउँछ त्यो सबै मान्छेहरूले भनाइ हो होइन तर मलाई चाहिँ लाग्छ आफ्नो हितमा आफूलाई जस्तो वेर गर्न मन लागेको छ जस्तो लुगा लगाउन मनपरेको छ त्यस्तो लुगा लगाउन पाउन पर्ने हो किनकि म पनि छोरी मान्छे हो र मलाई पनि राम्रो लाग्छ माथिदेखिसम्म सबै ढाकेको राम्रो लाग्छ तर जग्गा जग्गामा चाहिँ हामीले जग्गा हेरेर होइन फेस्टिभल हेरेर हामीले लुगा लगाउन पर्छ र हामीले त्यस्तो जग्गा हेरेर लुगा लगाउँदै पनि मान्छेहरूले भन्छन् छोरी मान्छे भएर यस्तो लुगा लगाउँछ उस्तो लुगा लगाउँछ है तर होइन छोरी मान्छेको पनि आफ्नो हित हुनुपर्छ आफ्नो एग्री हुनुपर्छ मलाई त्यो लुगा लगाउन मनपरेको छैन म लगाउँदिन भन्ने खाल्के चाहिँ छोरी मान्छेले पनि पाउनु पर्ने हो मलाई चाहिँ त्यस्तो लाग्छ अन्त त्यहाँदेखि लाग्यो मलाई वेस्टर्न वेरको वेस्टर्न वेर चाहिँ एकदमै कम्फर्टेबल लाग्छ किनकि हामी नेपाली भएर हामी इन्डियामा बस्छौँ इन्डियामा बसे पछाडि हामीले सबै लुगा लगाउनु पर्छ वेस्टर्न लगाउनु पर्छ आफ्नो संस्कृतिलाई पनि भुल्न हुँदैन हामी नेपाली हौँ र नेपालीको ड्रेस पनि लगाउनु पर्छ हामीले जति नै पनि हामी वेस्टर्न भए तापनि हामी नेपाली हौँ फर्स्ट अफ अल त हामीले आफ्नो जात आफ्नो संस्कृतिलाई कहिले बिर्सिन हुँदैन र मलाई मनपर्छ मलाई नेपाली लुगा पनि लगाउँछु म वेस्टर्न वेर पनि लगाउँछु सब कुरो लगाउँछु इन्डियान वेर पनि लगाउँछु र मलाई लुगा लगाउन सबै लुगा लगाउन मनपर्छ मलाई कस्तो प्रकारको लुगा लगाउन मनपर्छ भन्दाखेरि चाहिँ अब त्यही हुन्छ फेस्टिभल हेरेर हुन्छ होइन जग्गा हेरेर हुन्छ पूजामा पूजाको जस्तै लुगा लगाउँछु होइन बिहामा बिहाको जस्तो लुगा लगाउँछु अब कतैतिर पार्टीतिर जानु छ भने पार्टीको लुगा लगाउँछु अन्त त्यहाँदेखि आफ्नो कल्चरलाई चाहिँ कहिले नबिर्सिकन मलाई चाहिँ त्यस्तो लाग्छ आफ्नो कल्चर आफ्नो संस्कृतिलाई चाहिँ हामीले कहिले बिर्सन हुँदैन र हामी जति नै पनि इन्डियामा बसेर पनि आफ्नो कल्चर संस्कृतिलाई नबिर्सउँ आफ्नो लुगा आफ्नो संस्कृति आफ्नो कल्चरलाई चाहिँ जहिले पनि आफूले स्याहार्नु पर्छ है हेरेर हामीले बिचार गरेर हामी अगाडि बढ्न पर्छ र म त यो लुगाहरू म त सबै लुगा लगाउने हो म सबै लुगा लगाउँछु यो लुगाहरू किन्नु चाहिँ म यहीँ आफ्नो सिलगढीको सिटी सेन्टरमा गएर किन्छु अन्त त्यहाँदेखि त्यहाँनेरि धेरै सपिङ गर्छु मलाई कस्तो कस्तो लुगा लगाउन मनपरेको छ कस्तो कस्तो लुगा लगाउन मनपरेको छैन त्यो सबै म आफ्नो मर्जीले हो गएर किन्छु र मलाई सबै लुगा लगाउन मनपर्छ मलाई कुनै भेदभाव छैन यो लुगा लगाउँदिन त्यो लुगा लगाउँदिन यस्तो लुगा लगाउनै पर्छ भन्ने म त्यो पनि आफ्नो स्ट्यान्ड आफै लिन्छु स्ट्यान्ड होइन आफ्नो हित आफ्नो उयो हुन्छ नि छोरी मान्छेको योहरू चाहिँ आफैले म गर्नुसक्छु यतिको चाहिँ मलाई उयो लाग्छ है तर म त्यही हो सबै लुगा लगाउन मनपर्छ र सबैको लुगालाई पनि अप्रिसिएट गर्छु आफ्नो आफ्नो जग्गामा सबै लुगाहरू ठिकै छन्